अब यो खेलकुद भन्ने एउटा खेल अब खेल भन्ने चिज चाहिँ अब के हो भन्दाखेरि चाहिँ अब हाम्रो मानव जीवनमा है एउटा मानव एउटा अब जुन शरीर छ है शरीरलाई चाहिँ खेलकुद चाहिँ एकदम महत्वपूर्ण आवश्यक चिज हो आवश्यक खेल हो किन भन्दाखेरि हामी खेलकुद एउटा खेल खेलमा चाहिँ हामीलाई प्रथम कुरो चाहिँ एउटा दुर्गम र है सहर बजारतिर त धेरै कुरोको इन्टरटेन्मेन्ट हुन्छ है मान्छेहरूलाई तर हाम्रो दुर्गम क्षेत्र बस्तीहरूकोतिर चाहिँ अलिकति सहर भन सहर र यता हाम्रो बस्तीहरूमा चाहिँ धेरै भिन्नता हुन्छ किनभने वन बस्ती एको मान्छे बस्तीको है बगानको मान्छेहरू चै काममा बेसी थकित हुन्छ काममा थकित भइसकेपछि चाहिँ अब एउटा मनोरञ्जन भन्ने एउटा टिभी हुन्छ टिभी कति हेर्ने है टिभी हेर्दाखेरि हामीलाई धेरै एउटा असर पनि भइबस्छ एउटा मस्तिष्कलाई आँखालाई भयो होइन त्यही कारणले एउटा फुटबल भयो है क्रिकेट हक्की भलिबल होइन यो चिजहरू चाहिँ एउटा खेल्नु शरीरको लागि राम्रो पनि हो है दुर्गम क्षेत्रको लागि चाहिँ यी खेलहरू चाहिँ हाम्रो लागि चाहिँ एकदम मनोरञ्जन हामी मनोरञ्जन है अब लिन्छौँ यो चिजहरूबाट चाहिँ किनभने चाहिँ फुटबल खेल्दाखेरि हामीलाई एकदम जोस ह आफू पनि खेल्छौँ अनि अरू खेल्दै पनि हामी चाहिँ गर्छौँ भन्दाखेरि चाहिँ एउटा जोसिलो प्रकारले है खेलाडीहरूलाई जोस देखाएर होइन पक्ष विपक्षको दलहरूमा चाहिँ दुई पक्ष हुन्छ है त्यसमा चाहिँ हामी अब एक पक्षको हामी छौँ भने अर्को पक्षको अर्को मान्छे हुन्छ त्यसमा हामी एउटा पक्ष विपक्षको गर्दा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको हामीलाई एकदम मजा आउँछ हेर्नु आफ्नो दललाई आफूले मात्र उयो गर्ने अर्को दललाई अर्को प्रकर पक्षले यसो गरेपछि चाहिँ के हुन्छ भने चाहिँ एउटा थकित भएकोलाई पनि एउटा इन्टरटेनमा रोमान्चमा आएपछि चाहिँ हामीलाई त्यो थकानहरू पनि हाम्रो मेटिँदो रहेछ क्या यो खेलकुदले अनि त्यो भएर चाहिँ हामी अब फुटबलदेखि लिएर क्रिकेटदेखि लिएर है हामी खेललाई चाहिँ अब धेरै प्रेरणा पनि गर्छौँ माया पनि गर्छौँ अनि हामी खेल्नु पनि पर्ने रहेछ यो एउटा अहिलेकोको शरीरलाई है फुटबल क्रिकेट भयो भलिबल भयो है यो चिजहरू चाहिँ हामीले खेल्नै पर्ने रहेछ है र तनाव हामी अबो तनावबाट हामी अब हामीलाई अल्छीपन लागेको बेलामा यो चिजहरूले चाहिँ हामीलाईदेखि चाहिँ धेरै सुविधाहरू है धेरै हामीलाई फाइदाजनक रहेछ भनेर चाहिँ म खेलबाट चाहिँ यो ज्ञानहरू चाहिँ म पाउँछु